सुन्नु होस् न मैले पहिला चाहिँ रेस्टुरेन्टबाट तपाईँको रेस्टुरेन्टबाट खाना अर्डर गर्थेँ म पहिला डामडिममा बस्थेँ तपाईँले त्यहाँ अर्डर पठाइदिनु हुन्थ्यो तर अहिले म अर्कै जगा बस्छु माल बजार तपाईँले अब मलाई चाहिँ सधैँ त्यहीँ डेलिभरी गरिदिनु हुन्छ गरिदिनु होस्